हेलो तपाईँ सेवान्ने होटेबाट बोल्नुभएको हो ए तपाईँको होटेल मैले अनलाइन बुक गरेको थिएँ अनि त्यसपछि भोलितिर आइपुग्छु हो अनि तपाईँको टुरिस्टहरू त्यो भिजिट गर्ने कुन कुन प्लेसहरू राम्रो होला कुन कुन अहिलेको वेदर कस्तो छ

हवस् हवस् हजुर

हजुर म भोलि आइपुग्छु त्यहाँनिर तपाईँको होटलमा अनि त्यसपछि डेलो जानुपर्छ होला अँ आच्छ ठिक अँ हुन्छ ठिक हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू